मलाई डेबिट कार्ड र क्रेडिट कार्डको बारेमा मात्रै थाहा छ सपिङ गर्दा क्यासको कमी भयो भने अथवा क्यास बोक्न बिर्सिएको समय म कार्डको लेनदेन गर्छु म ग्रोसरी सप लुगा फाटाहरू किन्दा कार्ड मार्फत भुक्तानी गर्छु